टेन्सन हुँदाखेरि हामी मान्छेहरूले गेम्सहरू खेलेर टेन्सनहरू हराउँछ कुनै गेमपट्टि ध्यान हुन्छ ए ए पुरा एक्साइटेड हुन्छ कि गेमपटि मान्छेलाई खेल्दाखेरि कुनै गेम कुनै मान्छेले टेन्सन हुँदाखेरि कुनै गेमहरू खेल्दाखेरि एक्साइटेड त्यो गेमप्रति गेम त्यो गेमप्रति एक्साइटेड हुन्छ कि पुरा गेममै फोकस गरौँ भनेर त्यही कारण मान्छेहरूलाई टेन्सन भएको कारणले गेमहरू खेल्दा चाहिँ टेन्सन हराउँछ मान्छेलाई हरेक कुराको टेन्सन गेम हराउँछ टेन्सन भएपछि गेम खेल्दाखेरि टेन्सन सबै हराउँछ हौ त्यसपछाडि भन्छु म एक्सेस एक्सरसाइजको बारेमा एक्सरसाइज मान्छेलाई बहुत राम्रो कुरा एक्सरसाइज गरेपछि मान्छेको शरीर फिटनेस शरीर फिटनेस भए पनि आफूलाई तन्दुरुस्त महसुस हुन्छ बिमारहरू हुँदैन मान्छेको शरीरमा रोगहरू हुँदैन हाम्रो रोग हुँदैन रोग हुँदैन हाम्रो शरीरमा एउटा कुनै रोगहरू हुँदैन हामीले एक्सरसाइजहरू गर्दाखेरि हामीलाई धेरै कुराहरू हामीले पाइन्छ पाउँछौँ शरीरमा हामीले धेरै कुरापछि हाम्रो शरीर एकदम मजबुत हुन्छ हामीले एक्सरसाइजहरू गर्दाखेरि एक्सरसाइज गरेकोमा चाहिँ हामीले के के कुरा फाइदा हुन्छ भने हरेक कुरामा हाम्रो एक्टिभ हुन्छौँ हामी हरेक कुरामा नै फास्ट हुन्छौँ